र विशेष गरी अब स्विमिङ गर्दाखेरि चाहिँ अब हामीले त्यस्तो स्विमिङ पुल जस्तो अब हामीले स्विमिङ पुलतिर गएर गर्छौँ त्यहाँनिर सिस्टम एउटा सिस्टममा हुन्छ त्यहाँनिर है त्यहाँनिर ढुङ्गा भेट्छ चोटपटक लाग्छ भन्ने हुँदैन त्यहाँनिर किनभने त्यहाँनिर अलरेडी अब सबै सेफ्टी दिएको हुन्छ जुन हामीले अब मामुली यहाँनिर खोलातिरहरू गएर हामीले स्विमिङ गर्छौँ त्यो अलग्गै हुन्छ त्यहाँ चाहिँ धेरै चोटपटक लाग्ने कुराहरू हुन्छ किनभने हामीले उत्यो जुन त्यो एउटा स्विमिङ गर्दाखेरि हामीले त्यो दहमा ढुङ्गा छ कि त्यहाँ के छ कि गहिराइ कति छ त्यहाँ कस्तो छ हामीलाई त्यही केही अनुभव हुँदैन अनि त्यसले गर्दाखेरि कतिजना फेरि माथि अग्लो अग्लो ढुङ्गामा चढेर त्यहाँबाट जम्प गर्नेहरू हुन्छ है त्यस त्यो कुराले गर्दाखेरि चाहिँ अब खोलातिर चाहिँ धेरै नै चोट लाग्ने डर हुन्छ अन्त त्यसले गर्दाखेरि अब खोलातिर हामीले स्विमिङ गर्दाखेरि हुनु त हुन्छ अब सेफ्टीहरू सबै दिएको हुन्छ खोलामा पनि हामीले स्विमिङ गर्दाखेरि है हुन त म त अब त्यस्तो डरलाग्दो स्विमर त होइन त्यसले गर्दा मलाई अलिअलि याद भएको कुरा चाहिँ अब मैले भनेको मात्रै हो त्यसले गर्दाखेरि खोलातिर हामीले जहिले पनि स्विमिङ गर्दाखेरि हामीले जुन अब हामीले स्विमिङ अब बनाएको है स्विमिङ पुलतिर स्विमिङ गर्नु र हामीले अन्य यो बगेको खोलामा स्विमिङ गर्दा धेरै नै भिन्नता पर्छ अब जुन स्विमिङ पुलतिर हामी त्यहाँनिर जस्तै जम्प गरेर गरे पनि त्यहाँनिर ठोक्किने सोक्किने त्यस्तो ढुङ्गामा पर्ने चोटपटक लाग्ने त्यस्तो त्यहाँनिर हुँदैन किन त्यहाँनिर एउटा सेफ्टीसँग त्यहाँनिर स्विमिङ गराउँछ है त्यसले गर्दा खोलामा गर्दाखेरि चाहिँ हामीले हामीले अब थुप्रै चिजहरू हुन्छ लगाउने त्यहाँ लाइफ ज्याकेटहरू हेल्मेटहरू भयो ग्लासहरू भयो कानमा जस्तो कानमा पानी पस्छ भनेर त्यसमा पनि धेरै कुरोहरू हामीलाई दिन्छ हुन्छ लगाउने चिजहरू तर त्यसले गर्दा अब जति पनि हामीले खोलातिर गर्दाखेरि चाहिँ हामीले त्यो हामीले एभाइलेबल हामीले त्यो लगाएर चाहिँ हामीले स्विमिङ गरेको हुँदैन त्यसले गर्दाखेरि चोटपटकहरू लाग्ने यस्तो खोलाले अब बगाउने डर पनि हुन्छ एक त है चोटपटक लाग्ने डर हुन्छ र स्विमिङ गर्दाखेरि जहिले पनि हामीले खोलामा एउटा जुन एउटा ऱ्यापिड हुन्छ त्यसलाई चाहिँ एकदमै हामीले ध्यानमा राखेर है कुन जग्गा एउटा दह त्यसलाई दह भनौँ है त्यस्तोमा एउटा भुमरी भन्ने पनि हुन्छ त्यस्तो कुरोहरू हामीले पुरा याद गरेर चाहिँ स्विमिङ गर्नु खेल्नु उ गर्नु पऱ्यो त्यहाँनिर अब हामी स्विमिङ पुलमा गएर चाहिँ हामी खेल्छौँ गर्छौँ तर त्यहाँ त हामीले के नर्मल त्यस्तो केही डर हुँदैन बगाउँछ भन्ने पनि डर हुँदैन खालि त्यहाँनिर एटलिस्ट नजान्नेहरूलाई डुब्छ भन्ने डर हुन्छ त्यसको लागि अलरेडी ट्युबहरू दिएको हुन्छ त्यहाँनिर प्लस लाइफ ज्याकेटहरू पनि त्यहाँनिर एभाइलेबल हुन्छ सबै चिज त्यसले गर्दाखेरि त्यहाँनिर धेरै नै सेफ हुन्छ तर हामीले अब जुन खोलाहरूतिर गएर गर्दाखेरि चाहिँ त्यहाँनिर हामीले लाइफ ज्याकेटहरू के त्यस्तो सेफ्टी चिजहरू केही ल लगाएको हुँदैनौँ हामी अलिकति जबरजस्ती पाराले हामी त्यहाँ स्विमिङ गर्छौँ प्लस एउटा कुरो अब हामीले पौडी खेल्दाखेरि लगाउने पोसाकहरू अब थुप्रै हुन्छ दिएको त्यहाँनिर अब खासमा हे हेर्नुमा हो भने चाहिँ एउटा सिस्टममा हुनु चाहिँ अब त्याँनिर नडुब्नुको लागि है एउटा लाइफ ज्याकेटहरू दिएको हुन्छ जस्तो अब हामीलाई टाउकोको लागि सेफ्टीको लागि एउटा हेल्मेट यस्तो हेल्मेटहरू दिएको हुन्छ त्यो लगाएर खेल्नु चाहिँ हामीलाई एकदमै राम्रो त्यहाँ धेरै चोटपटकदेखि चाहिँ हामी बाँच्नु सकिन्छ अरू कुरो त अब त्यस त्यति अब म पनि त्यस्तो डरलाग्दो स्विमर त होइन हल्का फुल्का खेल्ने मात्रै हो त्यसले गर्दा जति याद भएको कुरा चाहिँ मैले भनिदिएको यति नै हो